मेरो फोनको फोनसितै आएको चार्जर मैले मेरो बिग्रिएको हुनाले मैले यो चार्जर किन्नुको लागि धेरै अनलाइनहरूमा पनि हेरेँ अनलाइन चार्जर पाउने वेभसाइटमा मैले त्यसको रिभ्यूहरू पढेँ रिभ्यूहरू पढ्दा त्यहाँनिर धेरै राम्रो फिड राम्रो उयोहरू थियो मतलब रिभ्यूहरू लेखेको थियो तर मैले त्यो चार्जरलाई अनलाइन अर्डर गर्न सकिनँ किनभने त्यो चार्जरको दाम एकदमै महँगो भएकोले म त्यसै दिन यो नजिककै चार्जर दोकान अथवा फोन दोकानमा गएर मैले त्यो चार्जर बेच्ने दाजुलाई सोधेँ के तपाईँकोमा कुनै ओरोजिनल मेरो यो फोनको लागि यो कम्पनीको फोनको लागि कुनै ओरिजिनल चार्जर छ भनेर अनि वहाँले त्यो मलाई चार्जर देखायो अनि त्यो चार्जर चाहिँ एकदम ओरिजिनल हो भनेर मलाई देखायो र मैले त्यो दाजुको कुरा सुनेर त्यो मैले चार्जर किनेर ल्याएँ तर किनेको किनेर ल्याएको कुनै दिन पछि पहिला पहिला त त्यो चार्जर राम्रो चल्दै थियो तर त्यसको कति एकदुई हप्तादेखि चाहिँ त्यो चार्जरले चाहिँ आफ्नो बेहोरा देखाउनु थाल्यो त्यसले मेरो भएको राम्रै फोन पनि तात्तिनु थाल्यो मेरो फास्ट चार्जिङ्ग फोन थियो त्यो फास्ट चार्जिङ्ग पनि हराएर गयो त्यो चार्जरले गर्दाखेरि अनि मलाई अब यो चार्जर यो त्यो दोकानको र त्यो कम्पनीको चार्जरमा चाहिँ एकदमै राम्रो एक्सपिरियन्स छैन र म अरूलाई पनि यो यस्तो यो दोकानबाट त्यो चार्जर चाहिँ नकिन भनेर नै म सुझाउ दिन्छु अरूलाई पनि